लामखुट्टे टोकाइबाट सर्ने डेङ्गू ज्वरो र औलो ज्वरो जस्तो रोगहरूबाट बाँच्नको लागि चाहिँ सर्वप्रथम त मच्छर लामखुट्टे पलाउन दिनु नै भएन पानीको जम्मा गर्ने भाँडाहरूमा निरन्तर हेरिरहनु पऱ्यो त्यसलाई छोपछाप गरेर पनि राख्नु पऱ्यो खुला राख्नु भएन किनभने खुल्ला सफा पानीमा लामखुट्टेले अन्डा पारेर झन् ज्यादा फैलाउने हुन्छ त्यो भएर पानी जम्न दिनु भएन सर्वप्रथम जमिएको पानी खुला राख्नु भएन अनि यसमा यदि मच्छरले अन्डा पारिहाल्यो भने पनि भिभिडिएको टिमहरू बोलाएर दबाईहरू छर्किनु लाउनुपर्छ अनि त्यति गर्न मिलेन भने बाहिर राखेको सिन्टेक्स तथा जम्मा गरेको पानीमा मच्छर पलियो भने एक दुई थोपा खाने तेल अथवा मट्टीतेल हालेर त्यो मच्छरले पारेको लार्भा मार्नुपर्छ अनि मच्छरको टोकाइबाट बाँच्नको निम्ति शुद्ध मच्छरदानीहरू प्रयोग गर्नपर्छ लामो बाउला भएको लुगाहरू पनि लगाउनुपर्छ अनि बाहिरतिर काम गर्दा तथा बाहिर खेतीमा काम गर्दा हातमा ओडोमस् क्रिमहरू लाउनुपर्छ मच्छरको धुप तथा अल आउटहरू कुनै रेपिलेन्टहरू प्रयोग पनि गर्नुपर्छ तर मच्छरले टोकेर बिमार भइहालेमा तुरुन्तै डक्टरसित सम्पर्क गरेर अस्पतालमा जाँच गराउनुपर्छ टेस्टहरू गराउनुपर्छ उसलाई लागेको बिमारी औलो ज्वरो डेङ्गू हो होइन त्यसको जाँच गरिहाल्नुपर्छ त्यो चाहिँ डक्टरले नै गर्न सकिन्छ